सेतो जुत्ता चाहिँ यस्तो जुत्ता चाहिँ जुत्ता भनेपछि चाहिँ नाइकिको चाहिँ सेतोमा चाहिँ कहिले नकिन्नु रहेछ यस्तो छिटो मैला हुन्छ हो एक त त्यो पछाडिको खुट्टा जहाँबाट हाल्छ त्यसको पछाडिपट्टिको त्यो त्यसको चाहिँ अब बोक्रा टाइपको हुन्छ नि त्यो चाहिँ लुगाकै हुन्छ त्यो लुगामा चाहिँ जति धुँदाखेरि पनि त्यो मैला चाहिँ कहिले नजाँदो रहेछ जति मैला अझै मैला मैला सेतोदेखि कालो हुँदो रहेछ त्यही कारण चाहिँ नाइकिको एयर फोर्स किन्यो भने पनि सेतोमा चाहिँ कहिले नकिन्नु रहेछ